बोडो होइन अब बङ्गाली र येस क्षेत्रको अन्य भाषाहरू जस्तै बिहारी हिन्दी र अरू भाषाहरूसित नेपाली भाषाको सम्बन्ध राम्रो छ होइन नेपाली भाषा सरल भाषा भएकोले गर्दाखेरि र अझै हिन्दी र नेपाली त झन् अब एउटा एउटै भएकोले गर्दाखेरि अरूहरूलाई नेपाली भाषा बोल्नु होइन सिक्नु उनीहरूले छैट्टै सिकिहाल्नुहुन्छ र अब हामीले पनि उनीहरूकोबाट बङ्गाली बिहारी भाषाहरू सिक्नु खोज्छ हाम्रो बिचको अब रिलेसनसिप पनि राम्रो भएर जान्छ हो